मैले अनलाइन प्लान्टको लागि पटहरू मगाएको थिएँ है र ठिक समयमा नै उहाँहरूले मेरो घरमै डेलिभरी गरेर ल्याइदिनुभयो मलाई होइन म खुसी छु यसमा चाहिँ एकदम राम्रो रहेछ पटहरू पनि होइन खुसी लाग्यो र उहाँहरूलाई पनि म थ्याङ्क्यू भन्छु होइन अनि यस्तो पटहरू चाहिँ तपाईँहरूले पनि फेरी अनलाइन डेलिभरी मगाउन सक्नुहुन्छ किनभने एकदमै राम्रो राम्रो क्वालिटीको मैले प्राप्त गर्न सकेँ यसमा चाहिँ उहाँहरूलाई पनि थ्याङ्क्यू भन्छु